हाम्रो दार्जिलिङमा चाहिँ अब घरको भाडाहरू अब प्राइभेट हाउस अब फ्ल्याटहरू चाहिँ कसरी छ भन्दा चाहिँ अब फ्ल्याटहरू चाहिँ अब तपाईँले अब एउटा फ्ल्याट लिनु भयो भने होइन त्यो चाहिँ अब अग्रिमेन्ट गरेर लिनु पर्छ अब त्यसको चाहिँ अब अलिक फ्ल्याटहरूको चाहिँ अलिक एक्सपेन्सिभ नै छ अनि प्राइभेट हाउसहरू चाहिँ अब मलाई थाहा भएन अनि बट अब रेन्टेट हाउस चाहिँ अब कस्तो प्रकारले दिन्छ भन्दा चाहिँ अब जग्गाअनुसार अब पानीको अभइलिबिलिटी हेरेर अब अब प्राइजहरू त्यही अनुसार हुन्छ अनि रूमहरू हेरेर अब दुइटा रूमहरू छ भने त्यहीँ भित्र किचन छ भने अब थर्टी फाइभ फोर थाउजनको बिचमा भइहाल्छ अनि काम गर्ने प्रायः चाहिँ अब स्टुडेन्टहरू अब दार्जिलिङमा चाहिँ अब पुरा टाढो टाढोबाट आएर बसेर पढेको स्टुडेन्टहरूलाई चाहिँ अब कम्ती नै अब कम्ती रेन्जमै अब पच्चिस सय भयो दुई हजारहरूमा अब पाइहाल्छ सान्सानो रुमहरू अनि पहिला म अब दार्जिलिङ बस्दा चाहिँ अब म पनि रेन्टेट हाउसमै बसेको त्यहाँ चाहिँ कस्तो थियो भन्दा चाहिँ अब हाम्रो दुइटा रुम अनि एउटा सानो किचन अन्त त्यहाँ चाहिँ पानीको अभइलिटी अभइलिबिलिटी पनि थियो अनि त्यहाँ बिल्डिङमा चाहिँ पच्चिस सय गरेर लिन्थ्यो अब पहिला टू थाउजन्ड नाइन्टिनमा अनि म र मेरो कजन बस्थेँ अनि उ र म बस्दाखेरि चाहिँ हाम्रो चाहिँ पच्चिस सय गरेर लिन्थ्यो महिनैपिच्छे प्लस अब इलेक्ट्रिसिटी फाल्टै दिन्थ्यो अनि अहिले चाहिँ अलिकति अब समयको अनुसार अब सबैको भ्याल्यू बढ्दै जान्छ अहिले चाहिँ अलिक अब अलिक जस्तै अब दुइटा रूमहरूको चाहिँ अब थ्री थाउजन्ड अब थर्टी फाइभहरूमा अब पाउनु सक्छ अनि काम गर्नेहरूलाई चाहिँ प्रायः दिन्छ अब त्यस्तो केही अब उयो छैन अब क्राउन काम गर्ने पनि सान्सानो दोकानतिर काम गर्नेहरू पनि प्रायः रेन्ट लिएरै बस्छ अनि उनीहरूको पनि अब त्यही अब स्टुडेन्ट अनुसार अब त्यही अब स्टुडेन्ट भन्दा चाहिँ अलिकति कम्ती कम्ती हरे अलिकति बेसी हुन्छ अनि अब स्टुडेन्टलाई चाहिँ अलिकति फेयर प्राइजमा नै दिन्छ अनि काम गर्नेको चाहिँ अलिकति अब त्यही रुम तर अब इफ तपाईँ स्टुडेन्ट छ भने पाँच सयहरू कम्ती बट काम गर्नेलाई चाहिँ अब त्यही अब जति पैसा छ तेत्तिमै अब गरेर दिने चलन आउँदै चलन छ